हामीले जुन चाहिँ हामीलाई राज्यको परम्पराको कुरा गर्नुहुन्छ समुदायको संस्कृतिको कुरा गर्नुहुन्छ भने हामीले पोसाक लगाउँछौँ त्यही हाम्रो ढाका टोपी हो कपडामा हामीले लगाउनुपर्ने तपाईँलाई थाहै छ हाम्रो गोर्खा जातिको र हामीले गहनाहरूमा लाउँछ पोते हो अन्त हाम्रो हरेक लेडिजहरूले हाम्रो भनौँ लेडिजहरूले जुन चाहिँ लगाउँछ तिनीहरूले पोते लगाउँछन् र जुन चाहिँ हाम्रो क्षेत्रको जुन चाहिँ लेडिजहरू हुन्छ उनीहरूले जुन चाहिँ तिजमा हुन्छ तिजमा रातो कपडा लगाउनुहुन्छ साडीहरू र उनीहरूले आफ्नो संस्कृति हाम्रो संस्कृति उनीहरूले नै देखाइरहेको छ र हाम्रो त संस्कृतिसँग कुनै फरक छैन नेपालको र हाम्रो त इन्डियाको एउटै संस्कृति हो हामी गोर्खा जाति हो नेपालको र हामी गोर्खा जाति हो हामीलाई कुनै पनि हामीलाई त राज्यको कुनै पनि र देशको कुनै पनि संस्कृति त हामीलाई फरक छैन हाम्रो कपडा हाम्रो पोसाक कपडा गहनाहरू सबै हाम्रो आफन्तै हो हामीलाई कसैले पनि यो इङ्गित गर्नु सक्दैन कि हामी गोर्खा जाति हाम्रो इन्डिया र नेपालको छुट्ट्याउनु सक्दैन र हामी एउटै जाति हो हाम्रो भाषा एउटै हो हाम्रो पोसाक एउटै हो कुनै पनि क्षेत्रमा गएर हामीले काम गरिनसक्छु कार्य गर्नुसक्छौँ यो कसरी नि फरक छैन यो भन्ने कुरा चाहिँ मेरो हो हामीले दौरा सुरुवाल पनि लगाउनसक्छौँ हामीले दौरा सुरुवाल लगाउँछु हामीले रातो साडी हाम्रो लेडिजहरूले लगाउँछ हाम्रो यो संस्कृति हो हाम्रो यो पोसाकहरू कपडाहरूको हाम्रो संस्कार हो हाम्रो समुदाय यो यस्तो अर्का समुदाय नि हामीले कसैलाई माया गर्ने समुदाय हो हामी हामीले कुनै पनि राज्य होस् कुनै पनि समुदाय होस् हामीले कसैलाई पनि दिएर खान्छौँ हामी कहिले पनि नदिइकन मागेर खाँदैनौँ यो समुदाय हाम्रो हाम्रो यो परम्परागत पोसाक हो हाम्रो जुन चाहिँ लगाउँछ हाम्रो परम्परागत पोसाक हो जुन चाहिँ गहनाहरू लगाउँछ त्यो नै परम्परागत पोसाक हो र जुन चाहिँ हामी खान्छौँ त्यो नै हाम्रो परम्परागत पोसाक हो दौरा सुरुवाल र यो गुन्द्रकहरू त हामी खान्छै खान्छौँ गुन्द्रक हाम्रो झन् धन मेन हाम्रो गुन्द्रक त के हो भने हाम्रो दालभन्दा पनि आकार हो अहिले त हाम्रोतिर त झन् गुन्द्रकको दाम त बढेर केही छैन हो अन्तखेरि काठमाडौँमा पनि बस्दा पनि म यस्तो ठन्डा थियो र पनि गुन्द्रुक खान्थेँ हाम्रो गहना ढुँग्री मुन्द्री भन्ने कुरा त हाम्रो यो हाम्रो चेलीबेटीको हाम्रो आमा बाबाहरूको आमाहरूको हाम्रो लेडिजहरूको त झन् पारम्पारिक समुदायको पोसाक हो यो अन्त यसलाई कसैले नकार्न सक्दैन हाम्रो यो सिकुवा भने सिकुवामा हामीले झाडु गर्छौँ हाम्रो यो गाग्रीहरू हाम्रो यो के अरे खँड्कुला हाम्रो योहरू उयो खँड्कुलो अन्त हाम्रो लोटा हाम्रो तामाको गाग्रीहरू नै त हाम्रो परम्पराको समुदायको हाम्रो त यो त हाम्रो सम्पदा यिकको हो समुदायले देन सांस्कृतिक परम्पराको पोसाकहरूभन्दा अगाडि गहना गर्नुभन्दा अगाडिको हाम्रो चिन्हारी हो यो त हामीले कसैले पनि नकार्नु सक्दैनौँ ढाका टोपी अब जिन्दगीमा कसैले ढाका टोपी कुनै बङ्गालीले लगाउँछ कुनै बिहारीले लगाउँछ कुनै मुसलमानले लगाउँछ तर कसले लगाउँछ नेपालीले यसैलाई भन्छ हाम्रो पोसाक हामीलाई राज्यको होइन समुदायको सांस्कृतिक पराम्परा यो पोसाक कपडाले गर गहनाले हाम्रो हो छिमेकीको सन्तानले पनि चिन्छ